हेलो ओइ भाइ ओइ नयाँ टिभी टिभी किन्ने भनेको होइन मेरो त उयो हो स्यामसङ हो कि स्यामसङ स्यामसङ राम्रो लाग्छ पहिलाको पनि हाम्रो स्यामसङ थियो होइन अन्त अन्त उयो अनलाइन हेर न कति रहेछ कतिसम्म रहेछ हैत त्यति त तेरोमा छ होला त हौ पैसा अन्त होइन म पनि आलिअलि त दिन्छु कि बिस हजारसम्म त म पनि सघाउँछु कि अन्त फेरि तँ अर्कै च्यानल हेर्छस् म स्पोर्टस् हेर्छु तँ प्रोगाम हेर्छस् तेरो नानीहरू खालि कार्टुन हेर्छ हाम्रो नानीहरू कहाँ हुन्छ त मिल्दैन नि त फेरि

ए ल ल उसो भए ल उयो दोकानमै गएर किन्ने कि अनलाइन किन्ने होइन होइन होइन होइन यहाँ सुन कि तेरै चोइसमा किन न अन्त सोनी नै किन न अन्त म बिस हजार दिन्छु ल उयो होइन यो दिवालीको अफरहरू पाइरहेको हुन्छ कि यतिबेला लु लु भ भरे भोलि नै जाइहाल न म उयो तँलाई उयो जिपे गरिदिन्छु नि पैसासा

ल ल ल ल ल ले न कति इन्चको ल्याउने हौ कहाँ हौ भाइ यस्तो अब घर दामी बनाएपछि त भित्तामै राख्ने चाहियो नि घरमा यसो सो पनि हुन्छ नि होइन ल ल ल ल ल भाइ भोलि म भोलि बिहानै जिपे गर् भोलि बिहानै गइहाल है ए भोलि जाइहाल ल उसो भा ल